ए हजुर भन्नु होस् न हजुर हजुर यो वान्डर उड बुटिक होटेलमा खाली नै छ आउनु होस् न सस्तै हुन्छ तिन चार हजारमा म एउटा होटेल हजुर हुन्छ

तपाईँलाई म दार्जिलिङको या जूमा डुलाउन सक्छु है अन्त दार्जिलिङ टोय ट्रेनमा पनि डुलाउन सक्नु सक्छु रक गार्डन होइन हिमालयन माउन्टेन सक्छु तपाईँ आउनु होस् न आउनु होस् न थुप्रै म्युजियम छ यहाँ दार्जिलिङमा हजुर हुन्छ त चौरस्ताको छेउमा ठुलो म्युजियम छ एउटा होइन अन्त जूको पनि छ जूको भित्र म्युजियम

हजुर हजुर हुन्छ त मेरो होटेलमा छ नि पुरा गाइडहरू तपाईँलाई हजुर तपाईँलाई त्यहाँ मात्रै नभएर यहाँ चौरस्ता होइन टाइगर हिल बतासे अन्तखेरि जापानिज टेम्पल पनि घुमाउन सक्छु टी गार्डन हजुर दिन्छु त हजुर त्यो डिस्काउन्ट त भइहाल्छ नि हुन्छ तपाईँ आएर भेट गर्नु होस् ल राखेको म बिजी छु कि अलिक हुन्छ हुन्छ